मलाई चाखलाग्दो कथा मुना मदन एसमा दुई पति पत्नी हुन्छ र पति काम गर्नुको निम्ति बाहिर गएको हुन्छ र यो कथा पहिलाको सिस्टमहुरू देखाउँछ पहिला के चल्थ्यो कसो चल्थ्यो त्यस्तो कुराहरू देख्थ्यो अन्त यो कथामा पति कमाउनको लागि बाहिर गएको हुन्छ र धेरै बर्षपछि फर्किँदाखेरि बाटोमा पत्नीलाई मदनलाई बिमारीले भेटेर बाटोमा उसको साथीहरूले छोडिदिई राखेको हुन्छ र त्यतिखेर त्यो जब जुन समयमा चाहिँ सानो जात ठुलो जात धेरै छुट्ट्याउने गर्थे त्यतिखेर एउटा सानो जातको मान्छेले आएर त्यो मान्छे म मदनलाई धेरै सहायता गरेर चाहिँ फेरि आफ्नो बाटोतर्फ फर्किरहेको हुन्छ तर जब फर्केर घर आइपुग्दाखेरि मदनको स्वास्नी मुनाको मृत्यु भइसकेको हुन्छ र यस कथाले के भन्छ भने धन धन मनको अगाडि केही होइन जब हाम्रो कसैको साथ हाम्रो लागि तै महत्त्व हुन्छ कुनै धनको मूल्यभन्दा र मान्छे धनी ठुलो जातले हुँदैन अरे मनले हुन्छ अरे भन्ने कुराहरू यसमा थियो र मलाई यो कथा धेरै यो किताबमा धेरै चाखलाग्दो लाग्छ र र मैले हेर्ने टिभी सोमा एउटा मान्छेले डिफरेन्ट डिफरेन्ट टिमलाई इन्टरभ्यु गर्छ र इन्टरभ्यु गर्दाखेरि धेरै विभिन्न प्रकारको प्रश्नहरू युज गर्छ र प्रश्नमा अनौठा अनौठा प्रश्नहरू हुन्छ र अनौठा जवाबहरू पनि हुन्छ र त्यो एउटा मलाई एकदमै मजा लाग्छ